तिन लाख पचासी हजार सात सय असी पाँच लाख पचास हजार पाँच हजार छयासी तिन लाख तिस हजार तिन सय तेत्तिस आठ लाख असी हजार आठ सय अठासी नौ लाख नब्बे हजार नौ सय उनानब्बे

बिस हजार दुई सय बाइस